हेलो अँ भन न ए राम्रै छु ए घरमै छ अजय पनि

अन्त ए ए जाने ए ल ल जानुपर्छ नि अब खोइ त्यही ग्रिन पार्क जानुपर्छ होला अँ त्यहीँ जाऔँ न अब छेउमा पनि छ अरू कतै छ खोइ कहाँ जानु कि जयगाउँ जाने त जे कि जयगाउँ जाने ए त्यस्तै भएँ त्यहीँ नै त जाऔँ न त ग्रिन पार्कै जाऔँ अँ अँ त्यहाँ अँ अँ अँ अँ जाऔँ न त अब कता हुन्छ ए हो अँ त्यसो भए त्यतै जाऔँ न त त्यो आसापाडा स्विमिङ पुलतिर अँ पचास रुपियाँ टिकट अरे हौ अँ टिकट पचास रुपियाँ अरे अब खानाहरू चाहिँ अब कति हो त्यो त मलाई पनि थाहा छैन अँ त्यस्तै पाउँछ अरे नुडल्सहरू यस्तै मोमोहरू पाउँछ भन्दै थियो गएको त छुइनँ म पनि जानुपर्छ नि आइतबारतिर अँ अँ जानुपर्छ फेमिली फेमिली जानुपर्छ अँ बाइक बाइकमा जानुपर्छ बाइकमा जाऔँ होला हौ ए अँ गएको एक त्यसो भए टोटो रिजर्भ गरौँ न त

टोटोले लिन्छ होला दुई सय डेढ सय लिन्छ होला त्यत्ति नै लिन्छ हौ कति टाइम चाहिँ लाग्छ आधा घन्टा एक घन्टा लाग्छ

अब चार सयरुपियाँ चार सय चार सय रुपियाँ लियो भने दुई दुई सय मिलेर दिऊँ हुँदैन

अँ डेढ डेढ सय हुन्छ अन्त वहाँ गएर अब खाना पनि अब मागौँ कति कति हुन्छ मिलेर दिऊँ होइन अँ ल यता उता खेल्नु पनि हुन्छ